पश्चिम बङ्गालमा सरकारले चाहिँ धेरै प्रकारको योजनाहरू दिएको छ होइन धेरै प्रकारको शिक्षालाई लिएर शिक्षालाई ले लिएर र विद्यार्थीहरूको लागि होइन धेरै प्रकारको जस्तै अब के भन्छ नारीहरूको लागि भयो एउटा लक्ष्मी भण्डार होइन अन्त युवा नानीहरूको लागि युवा नारीहरूको लागि भयो कन्याश्री एट्टिन प्लस भएर चाहिँ ट्वेन्टी फाइभ थाउजन्ड कन्याश्री पाउँछ यो चाहिँ प्रत्येक गभर्मेन्ट स्कुलमा पाउँछ ल पश्चिम बङ्गाल राज्यमा चाहिँ सरकारले चाहिँ धेरै प्रकारको सुविधाहरू गरेको छ जस्तै अब घरमै बसिरहेको नारीहरूलाई त्यसै पनि अब जस्तै अब ट्वेन्टी फाइभ प्लस भएकोहरूलाई चाहिँ सिक्सटी एटसम्म चाहिँ अन्त सात सय हजार गरेर दिएको छ र के भन्छ सबैलाई सबैलाई चाहिँ सुविधा गरेको छ जस्तै अब बुढो बुढो मान्छेहरू सिक्सटी प्लस एबोभ मान्छेहरूलाई पनि त्यो विधुवा भन्ने ए विधुवा अरे के भन्छ त्यो बुढो भत्ता भन्ने मन्थलीको फिफ्टिन हन्ड्रेड यो टु थाउजन्ड दिन्छ त्यो पनि प्रत्येकलाई दिइएको छ होइन प्रत्येकलाई त्यस्तै अब कम से कम पश्चिम बङ्गालमा बस्ने वासिन्दाहरूलाई चाहिँ पछि गएर चाहिँ दुखः नहोस् जस्तै अब मन्थली भयो भने इनकम हुन्छ आफ्नो आफ्नो आफ लाक आफ्नो आफैले आफैको लागि के कुछ अब त्यो इनकम ल्याएर कति मान्छेले होइन आफ्नो घरमा पनि हेर्नु सक्छ अन्त खानु दिनको ल्याएर लाउनु टार्नुदेखिन्को लिएर सबैलाई गर्नु सक्छ ल सरकारले चाहिँ विद्यालयहरूमा पनि धेरै प्रकारको जस्तै अब हेल्प गरेको छ जस्तै भयो अहिले त प्रत्येक गाउँमा प्रत्येक प्रत्येक मतलब प्रत्येक गाउँमा चाहिँ के भन्छ आइसिडेसहरू बनेको छ जो त्यो त्यो सानो सानो बालक नानीहरू लागि त्यो खिचडी भातहरू दिन्छ होइन र ल के भन्छ प्राइमेरी स्कुलतिर भयो बुकहरू स्टुडेन्टहरूलाई खाताहरू भयो अन्त युनिफर्महरू भयो अन्त धेरैभन्दा धेरै हेल्पहरू गरेको छ होइन पश्चिम बङ्गाल सरकारमा चाहिँ र अहिले चाहिँ जो त्यो पर रुप ऊ यो कन्याश्री पाएर जसले चाहिँ एट्टिन प्लस भएर बिहे गरेको हुन्छ अन्त जसले चाहिँ बिहे गरेर बिहे गरेर आज अब बिडिओ अफिसमा भयो हुन्छ कि अब बिडिओहरूलाई समातेर बोलेर चाहिँ ट्वेन्टी फाइभ थाउजन्डै रूपाश्री भन्ने पाउँछ यो चाहिँ बिहे गर्नेहरूलाई पनि दिएको छ सरकारले चाहिँ ताकि अब भोलि पर्सी गएर चाहिँ ऊ यो नहोस् अब त्यो पैसाले किन हेल्प पनि गर्नु सक्छ हामीले होइन अब क यस्तो हुन्छ अब कतिले चाहिँ यस्तो हुन्छ बिहेहरू गर्दाखेरि अब पैसा त हो सबभन्दा ठुलो कुरा होइन पैसाले नै हेल्प हुन्छ अब त्यही पैसाले नै कसैले केमा न केहीमा टार्नु हुन्छ भनेर चाहिँ सरकारले यति दिएको छ र के भन्छ सरकारले चाहिँ धेरैभन्दा धेरै चाहिँ यहाँको सिटिजनसिपलाई चाहिँ नागरिकताहरूलाई चाहिँ हेल्प पुऱ्याइरहेको छ अहिलेसम्म जस्तै अब रासिन भयो रासिनहरू पनि अब हेर्नु हामीले त प्रत्येक रासिनहरू त हामीले घरमा कतिजना फेमेली हुन्छ कोही फोर कोही फाइभ कसले सेभेन कसले एट फेमिलीहरू हुन्छ होइन अब अहिले त सबैको त्यही त हो बगानको अवस्था राम्रो चलेको छैन कम्पनी अन्त सरकारले चाहिँ मतलब रासिन एउटा महिनामा पाउने रासिन हुन्छ होइन त्यो रासिनले कतिको घर चलिराखेको छ होइन कतिले अब ऊ यो भइरहेको छ त्यो रासिन चाहिँ खाएर चाहिँ धेरै राम्रो भएको छ होइन अन्त सबैले चाहिँ धेरैभन्दा धेरै नै हेल्प पुऱ्याइरहेको छ अहिलेसम्म चाहिँ रासिन भयो तपाईँको के भन्छ सानो सानो नानीहरूलाई जो सरकारी पढ्छ यो नानीहरूलाई उनीहरूलाई पनि अहिलेसम्म के भन्छ युनिफर्महरू यसो प्राइमेरी स्कुलतिर बुकहरू फ्रीमा दिइरहेको छ होइन अन्त के भन्छ ऊ यो के भन्छ यो पैसा भयो के भन्छ स्वामी विवकानन्द पैसा भयो त्यो टुवेल्भ पास भएर जसले सिक्सटी एबभ पर्स पर्सन्टेज ल्याएको हुन्छ तिनीहरूलाई तिनीहरू भइरहेको हुन्छ त्यो दिइरहेको छ अहिलेसम्म अन्त सरकारले चाहिँ अब अहिलेसम्म चाहिँ स्टुडेन्टहरूलाई पनि विशेष मात्रामा चाहिँ नारीहरूलाई नारी युवा विद्यार्थीहरूलाई चाहिँ हेरिरहेको छ होइन भन्नुपर्दा चाहिँ अब सरकारले चाहिँ यतिको गरेको हो हामीले आउँदो दिनहरूमा पनि अझै डेभलप पावो पावोस् भन्ने हामीले सरकरलाई निवेदन गर्दछु होइन र हामीलाई चाहिँ आशा छ आउँदो दिनहरू धेरै राम्रो भएर चलिरहोस् देश अघि बढोस् र अब सरकारले अझै राम्रो अझै राम्रो अझै राम्रो गर् दियो भने जनताको लागि जनताहरू खुसी भएर सरकारलाई फेरि नेकस्ट पाली चुनाव पनि यो सरकारलाई नै हामी दिनु चाहन्छौँ तर सरकारले चाहिँ जति सक्दो चाहिँ जनतालाई खुसी पार्नुको लागि चाहिँ ऊ यो गर्नु पऱ्यो त्यो चाहिँ हेल्प गर्नु पऱ्यो गरिब दुखीहरूलाई गरिरहेको नै छ होइन अब सरकारले चाहिँ त्यति यस्तो हो कि सरकारले चाहिँ अब कतिवटा चिजहरूमा पुऱ्याउनु सक्दैन अब कतिवटा चिजहरू गर्नु सक्दिनँ तर अब जति सक्दो सरकारले चाहिँ गरेकै हो भन्नु म भन्छु होइन सरकारले चाहिँ अब जति सक्दो चाहिँ गरेकै हो हेल्पहरू होइन किनभने अब यत्रो पश्चिम बङ्गालमा यत्रो जग्गाहरू छ यत्रो ठाउँहरू छ यत्रो सरकारी स्कुलहरू छ यत्रो आइसिडिएसहरू भयो प्रत्येकमा एउटा लाइनको एउटा लाइनको रोड बनाउनुदेखिन्को लिएर एउटा मेन रोड बनाउनुदेखिन्को लिएर अनि सानो मिड डे मिलमा नानीहरूलाई खाना बनाउनु दिएर सबै कुरामा चाहिँ सरकारले हेल्प गरेकै हो ताकि अब त्यो नानीहरूलाई अब कतिपयहरू त स्कुल आएको हुन्छ पढ्नु होइन अब कतिपयहरूकोमा चाहिँ खानापिनाको पुरा असुविधा भएर अन्त कतिकोमा मात्रै सुविधा हुन्छ कति विशेष मात्रामा चाहिँ असुविधा भइरहेको हुन्छ र उनीहरूलाई चाहिँ खानाको खानाहरू दिनमा चाहिँ धेरै सहयोग पुऱ्याएको छ सरकारले चाहिँ अब म चाहिँ भन्नुपर्दा चाहिँ सरकारले चाहिँ अब म पनि एउटा विद्यार्थी होइन म पनि एउटा विद्यार्थी म पनि एउटा गभर्मेन्ट स्कुलबाट नै पढेर अहिले म कलेजमा पढ्छु र मलाई पनि मै मैले पनि अब कतिवटा पाउनु पर्ने मेरो सरकारले मलाई दिनु पर्ने चिजहरू पायो एकदम राम्रो लाग्यो होइन त्यो कहाँ कहाँ के पैसाले मैले ट्वेन्टी फाइभ थाउजन्ड पैसाले केही कुछ त गर्नु सक्यो अब यस्तो हुन्छ कि अब सरकारले चाहिँ जति हामीलाई गरेको छ हामीलाई गरेको गुण हामीले चाहिँ बिर्सिनु हुँदैन ताकि हामीले नेक्स्ट चुनाव पनि हामीले त्यही सरकारलाई त्यो आउँदो दिनहरूमा त्यो सरकारले धेरै राम्रो गर्न सक्छ कि न आउँदो दिनहरूमा यो सरकारले हामीलाई फेरि डेभलप गराउँछ कि यस्तो हुन्छ नगरी विपन हटाउँछ कि त्यस्तो चाहिँ हामीले आफ्नो आफूले आफूलाई विश्वास गरेर हिँड्नु पर्छ तर हामीले पनि राम्रो भएर सोची सम्झेर नै मतदानमा मतदान दिँदाखेरि चाहिँ भोट चुनाउमा सरकारलाई नै उठाउनु पाउँछ म चाहिँ नि यति नै भन्छु कि यो आउँदो दिनहरूमा सरकारले अझै डेभलप गरेर अझै राम्रो होस् अन्त धेरै राम्रो होस् स्कुलहरूमा पनि धेरै हेल्प पुऱ्याइरहेको होस् होइन अन्त के भन्छ आशा राख्दछु नेक्सट पाली चुनाउ पनि यही सरकार होस् र हेल्प त अब धेरै गरिरहेको छ होइन सरकारले अन्त भन्नु पर्दा चाहिँ हेल्पमा चाहिँ भन्नुपर्दा चाहिँ त्यस्तै अब खाने कुरामा भयो नानीहरूलाई मिड डे मिलमा भयो सरकारी स्कुलतिर भयो हाई स्कुलतिर भयो प्राइमेरी स्कुलतिर भयो यो आइस आइसिडिएसतिर भयो अब चाहिने अहिले त पहिला पहिला पो त्यस्तो थिएन त अहिले त हप्तामा एकदिन मासु हप्तामा एकदिन अन्डा सब्जी भात यस्तो दिइरहेको हुन्छ र जग्गा जग्गा सरकारले पानीको सुविधा पनि गरिरहेको छ अहिलेसम्म अन्त प्रत्येक घरमा पहिला पहिला त त्यस्तो पानीको सुविधा थिएन अहिले त सुविधा छ अन्त आवश्यकता चिजहरू चाहिँ सरकारले अहिलसम्म दिइरहेको छ होइन आउँदो दिनहरूमा पनि दिइराखोस् भन्ने आशा गर्छु र हामी चाहिँ मलाई चाहिँ त्यति नै भन्नु छ कि पश्चिम बङ्गालमा चाहिँ हाम्रो सरकारले चाहिँ धेरै प्रकारको योजनाहरू दिएको छ होइन जस्तै अब चाहिने कुनै चिजहरू जिनिसहरू होइन र मलाई चाहिँ धेरै राम्रो लाग्यो सरकारले जो हामीलाई दिइरहेको चिजहरू छ आउँदो दिनहरूमा अझै यस्तो होस् र अन्त धेरैभन्दा धेरै राम्रो लाग्यो होइन अब कतिजना गरिबीहरू छ त्यो रासिन पानीहरूले नै उनीहरूले खान्छ होइन कतिजनाले अब इनकम हुँदैन कतिजनाको अब त्यही सरकारले जुन नारीहरूलाई दिएको छ त्यो लक्ष्मी भण्डार भन्ने कतिले त्यसले नै कति हेल्प भइरहेको छ सरकारलाई चाहिँ यो विषयमा धन्यवाद भन्न चाहन्छु अब सबैले त कमाउनु जानु सक्दैन तपाईँ घरमा बसिबसि भए पनि आफ्नो इनकम त निकाल्नु सक्छ र आशा राख्दछु सरकारले फेरि भोलिको दिनहरूमा धेरैभन्दा धेरै राम्रो गरोस् अन्त हामीलाई चाहिँ यही सरकार फेरि यही सरकार देख्न पावोस् आझै उसको उसले जुन गर्नु पर्ने सहयोग आझै राम्रो भएर जावोस् भन्ने म चाहिँ आशा राख्छु मलाई चाहिँ एकदम धेरै मन पऱ्यो सरकारले यस्तो ऊ यो गरेकोमा र धेरैभन्दा धेरै राम्रो होइन नेक्स्ट पालीमा पनि यस्तै नै सरकार पावोस् पश्चिम बङ्गालमा चाहिँ यो सरकारले चाहिँ धेरैभन्दा धेरै हेल्प गरेको छ र मलाई चाहिँ एकदम मन पऱ्यो होइन र हामीलाई चाहिँ भन्नु पर्दा चाहिँ के भन्छ सरकारले चाहिँ ऊ यो बोकोस् भन्ने ऊ यो गर्छु आउँदो दिनहरूमा पनि ऊ यो गर्छ एकदम राम्रो ऊ यो भइरहेको छ पश्चिम बङ्गालमा चाहिँ सरकारले एकदमभन्दा एकदम धेरैभन्दा धेरै हेल्प पुऱ्याइराको छ होइन अन्त के भन्छ ऊ यो